हेलो म्याम गुड मर्निङ यो लिटिल स्कुल लिटिल स्कुलमा लाग्यो है म्याम त्यो नानीहरूको युनिट टेस्ट जो भएको थियो त्यसको रिजल्ट चाहिँ कहिले हुन्छ होला त्यही त हेर्नुहोस् न अस्ति युनिट टेस्टको बादमा प्यारेन्ट्स प्यारेन्ट्स मिटिङ थियो त्यो मिटिङमा पनि म बिमारी भएकोले गर्दाखेरि प्रेजेन्ट हुन सकिनँ त्यसले गर्दा मलाई केही थाहा पनि भएन रिजल्ट पाउने के पाउने नानीले कस्तो इक्जाम भयो के गर्यो होइन त्यही त मैले केही बुझ्नु पनि सकिनँ त्यही भएर हजुरलाई हजुर हो हजुर

हजुर के त नानी म्याथ्समा अलिकति कमजोर थियो त्यो म्याथ पनि त्यसले अलिकति म राम्रोसँग बुझ्दिनँ त्यस्तो ज्योमेट्रीहरूको बारेमा के ट्रेङ्गल कोणहरू के के हुन्छ होइन त्यो चाहिँ अलिक मैले बुझ्नुसकिनँ भनेर भन्छ घरमा हो अन्त मैले एउटा स्कुल तपाईँहरूको स्कुलको एउटा राम्रो कोही टिचर्सहरूले ट्युसन गर्नुहुन्छ भने त्यो मैले यसो सोचेको थिएँ नानीलाई ट्युसनको पनि म तयारी गराइदिउँ भनेर के छ केही सुविधा छ भने हजुर त्यो हजुर हजुर होइन मलाई म्याथ मात्रै होइन मलाई अरू अल सब्जेक्टको लागि नै पढाउनु थियो अब तपाईँले तपाईँले म्याथ पनि पढाउन सक्नुहुन्छ भने चाहिँ अल सब्जेक्ट पनि पढाउनुहुन्छ भने चाहिँ तपाईँले पनि गर्न सक्नुहुन्छ होइन अगर तपाईँलाई हजुर हुन्छ अनि अलिकति गाइडेन्स गरिदिनु होस् न होइन कस्तो छ के छ पढाइहरूमा अलिअलि गाइडेन्सहरू गरिदिनु होस् होइन बदमासी हजुर क्लासमा बदमासीहरू केही गर्छ कसो गर्छ होइन बदमासीहरू गर्यो भने चाहिँ अलिकति है ध्यान दिनुहोस् होइन अनि अब त्यही गरौँ न त क्लासमा होइन अब तपाईँहरूको जो पाउँछ उसको रिजल्टमा के हुन्छ कसो हुन्छ तपाईँले त्यो डायरीमा लेखेर त्यसको के खराबी छ के छ के चिजमा कमजोर छ होइन अँ त्यो अलिकति त्यसलाई सम्झाई पनि दिनुहोस् अनि डायरीमा पनि लेखिदिनु होस् न म डायरी हेरिहाल्छु होइन अन्त म्याम अँ के अरे त्यसको बाद त स्कुल पनि छुट्टी हुन्छ होला रिजल्टको बादमा त है ए हुन्छ त म्याम तपाईँलाई किमती समय लिएँ त्यसको लागि होइन धन्यवाद है ल ल हुन्छ त हुन्छ म्याम गुड